नेपाली भाषाको संरक्षणका र सन्दर्भको लागि प्रत्येक वर्ष लेखक कलाकार कवि लोक नृत्य गर्नेहरू अनि लोक गान गर्नेहरूलाई लिएर कार्यक्रमहरूमा गर्ने गरिन्छ यसै कामको लागि हामीले भानु जयन्ती भाषा दिवस जस्ता कार्यक्रमहरू गर्ने गर्छौँ मानिसहरूले यी कार्यक्रमहरूमा भाग लिएर अथवा सहयोग पुऱ्याएर आफ्नो भाषाको संरक्षण एवं भाषाको संवर्धन गर्न सक्छन्